किसानहरूले अरू गर्नु पर्ने अन्य अतिरिक्त व्य व्यवसायीहरूमा मत्स्य पालनहरू भयो है हनी एन एग्रोहरू भयो यी कामहरू गर्न चाहन्छ किनभने यसमा ज्यादा मेहनत गर्नु पर्दैन अनि कतिजनाले आफ्नो दोकानहरू थप खोलेर व्यवसाय गर्न पनि चाहन्छन्